अब खाना पकाउँदाखेरि अब के गर्नु के अरे अब केही कुरो छैन भनेदेखिलाई पनि अब जसरी भए पनि खानापिना त अब पकाएर सब्जी अचार बनाएर दाल बनाएर त राख्नैपर्छ दिनैपर्छ घरको के अरे बाबुहरूलाई खुवाउनैपर्छ के गर्नु जसरी भए पनि अब जुटाएर भए पनि अचारसचार बनाएर भए पनि यसो के के खोजेर भए पनि बनाउनैपर्यो नि अब बनाएर राख्नैपर्यो खान दिनैपर्यो के गर्नु हो आफू के अरे घरको स्त्री भएपछि सबै कुरो याद गर्नैपर्यो जसरी भए पनि जुटाएर बनाउनैपर्यो खानेकुरोहरू के गर्नु अब भन्नु ता अब के भन्नु र सबै कुरो ठिकै पार्नुपर्छ नै हामी स्त्री जाति भएपछि खोजमेल गरेर लिएर पकाउनैपर्छ सब्जी दालहरू बनाएर खुवाउनैपर्छ नानीहरूलाई दिनैपर्छ के गर्नु र यस्तै त हो के अरे स्त्रीको काम